हेलो फोन गरेको थियो भाइ मलाई ए हो ए अच्छा अच्छा अघि सायद गरेको थियो होला कि म यहाँ काम गर्दै थिएँ कि अन्त त्यतिकै म पानी यहाँ उसको घरमा बनाउँदै थिएँ कि कलहरू तिम्रोमा पनि अस्ति बिग्रेको छ भन्दै थियो के भयो बनायो ठीक छ कि छैन अँ ए भाइ तिमीले डुप्लिकेट कल किनेर लगाएछ अन्त किन लिकेज हुँदैन अलि राम्रो खालको कल पो किनेर लगाउनु पर्छ त्यहाँ त त्यसको त्यो कलको सिलहरू कुनै काटिएको होला कल ल्याएको छौ अन्त ए कल ल्याउनु पर्छ नि भाइ म लिस्ट बनाइदिन्छु कि कल ल्याउनु हो अन्त त्यसमा ब्रेकेटहरू पनि हान्नुपर्छ त्यो कल खोल्ने बेलामा मान्छे झुन्डिन्छ घरी के गर्छ यता उता कल बटार्छ त्यस्तै प्रकारले अन्त पो छिटो बिग्रिन्छ त म त्यो लिस्ट बनाइदिन्छु कलको ब्रेकेटको हो त्यो ल्याएर आउनु अन्त त्यहाँदेखि मलाई भन न कहिलेतिर हुन्छ कि भ्याएको बेलामा यसो निकलेर बनाइदिउँला अनि अरू ठाउँको अरू ठिकै छ

ए अँ ल ल ल होस् मैले लेखेको सामान चाहिँ ए टू जेड ल्याउनु नि फेरि सस्तो मस्तो दामको नल्याउनु नि फेरि छिटो बिग्रिन्छ ल राम्रै खालको ल्याउनु राम्रैसँगले चलाउनु धेरै खप्छ मजाले बनाइदिन्छु म ल ल ल राखेँ ल भाइ